पद यात्रामा सबैभन्दा चुनौतीपूर्वक कुरा जो मलाई लाग्दछ त्यो हो खराब मौसम किनभने यसले मानसिक रूपमा धेरै नै त्रास ल्याउने गर्दछ साथै यसले मान्छेलाई मनमा एउटा डर पनि राख्ने गर्दछ अनि जब हामी यी सबै चुनौतीहरूको सामना जब हामी गर्दछु तब एउटा मान्छेलाई निडर अनि साहसी बनाउने गर्दछ अनि जुन हाम्रो जीवनमा हुने चुनौतीहरू हुन्छ त्यसलाई लड्नमा हामीलाई एउटा असल व्यक्तिको रूपमा हामीलाई यसले खडा गर्न सक्षम हुन्छ